आज भारतको सबैभन्दा महत्त्वपूर्ण जुन चाहिँ कुराहरू छ त्यसमा छ आफ्नो आफ्नो सरकारले अनइम्लोएमेन्ट कसरी के गरेर हेर्छ राख्छ अझै इलिट्रेसी भइरहेको छ यस्तै एजुकेसन सिस्टम राम्रो छैन अब तिनीहरूलाई कसरी हेल्पहरू प्रोभाइड गर्छ र सही ठाउँमा पुऱ्याउने कसरी एम् इम्प्लोयमेन्ट बनाउँछ आफ्नो सरकारलाई कसरी आफ्नो देशमा भइरहेको छ त्यसलाई सम्हाल्छ सिच्वेसन ह्यान्डल गर्छ गभर्मेन्टले हाम्रो जुन चाहिँ नयाँ के जेनेरेसनको लागि हाम्रो नानीहरूलाई कसरी अगाडि बढाएर लान्छ भने म भन्छु र एकदमै बेला मतन हाम्रो इन्डियामा हाम्रो भारतवासी एकदमै अनइम्प्लोएमेन्ट हुँदा गर्दाखेरि आदि किसानहरू मरेर गइसकेको छ त्यसलाई हामीले बन्द गराउनुपर्छ र कुनै कामहरू दिएर अगाडि बढाउनुपर्छ हाम्रो अनइम्प्लोएमेन्ट बेसी हुँदैछ बेसी अनइम्प्लोएमेन्ट भयो भने राम्रो होइन हामीलाई साह्रो पर्छ हाम्रो अवस्था जे स्थिति सिच्वेसन छ त्यसलाई ह्यान्डल गर्न साह्रो पर्छ त्यही भएर किन हामीले एकदमै बन्द गर्नुपर्छ काम दिनुपर्छ त्यसलाई पनि हामी हाम्रो यो पल्युसन अनि जसरी पल्युसन भइरहेको छ हाम्रो देशमा हाम्रो हाम्रोतिर अलिकति भइरहेको छ कम्ती नै छ अहिले फिलहालमा बाहिरतिर अब बाहिर सिटीतिर त पल्युसन छ त्यसलाई रोक्नुपर्छ हाम्रो नि ज्यादा भइरहेको छ हाम्रो गाउँमा त्यसलाई बन्द गर्नुपर्छ हाम्रो होल ओभर इन्डियामा एकदमै पल्युसन छ त्यसलाई बन्द गर्नुपर्छ हामी र कतिवटा कुराबाट हामी जोगिन सक्छ त्यसलाई कम्ती पल्युसन जुन चाहिँ कुराबाट निस्किँदैछ त्यसले हामीलाई हामीलाई नै हार्म गरिरहेको छ त्यसलाई बन्द गरेर हामीले आफ्नो भारतलाई स्वच्छ बनाउनुपर्छ मैला बेसी गर्नुहुँदैन प्लास्टिक युजहरू बेसी गर्नुहुँदैन